म घुम्नु गएको जग्गाहरूमा सबैभन्दा राम्रो सहर चाहिँ मलाई दिल्ली लाग्यो किनकि हिजो अस्ति म घुमेर आएको थिएँ र दिल्ली चाहिँ एकदमै राम्रो लाग्यो किनभने दिल्लीमा अब धेरै हेर्ने चिजहरू बहुत राम्रो चिज छ घुम्ने चिजहरू जस्तै कि अब हाम्रो देशको गेट यानी इन्डिया गेट कति राम्रो छ लाल किल्ला जहाँनिर पन्ध्र अगस्तमा प्रधान मन्त्रीद्वारा झन्डा फहराइनुहुन्छ छब्बिस जनवरीमा इन्डिया गेटमा रास्ट्रपतिद्वारा फहराइनुहुन्छ त्यही छेउमा रास्ट्रपति भवन कति सुन्दर राजमहल जस्तो रास्ट्रपति भवन छ त्यही छेउमा भाँडा वर्तनहरूले बनाइएको एउटा रूख छ वृक्ष छ हेर्दा कति असाध्य राम्रो छ तपाईँको दिल्लीमै पर्छ कुतुब मिनार कति राम्रो छ लोटस टेम्पल कति राम्रो छ मानिसहरूले भगवान् मन्दिर भन्छ तर कोही मन्दिर होइन त्यो त्यहाँ चाहिँ के छ भने एउडा भवन टाइपको छ लोटस टेम्पल त्यहाँ गएर चाहिँ मानिसहरूले आफ्नो आफ्नो जाति धर्मको बारेमा मनमा धारणा गरेर सोचेपछि त्यही धर्मको उनीहरूले फल पाउनु हुनेछ त्यस्तो त्यस्तो विभिन्न चिजहरू छ वहाँनिर विभिन्न किसिमको अक्षर धामहरू भयो त्यसको बादमा वा क्रिकेट स्टेडियमहरू भयो धेरै धेरै चिजहरू छ वहाँ राम्रो राम्रो चिजहरू छ एयरपोर्टहरू भयो विभिन्न किसिमको विभिन्न धेरै चिजहरू दिल्लीमा हेर्नु पाइन्छ र मलाई असाध्यै राम्रो लाग्यो दिल्लीको बारेमा चाहिँ